भाइ तिम्रोमा खुद्रा पैसा छ मेरोमा त खुद्रा छैन हो पाँच सौको नोट छ तिम्रोमा यो खुद्रा छ भने दिनु नि मलाई सिलगढी जाने भाडा हो